हेलो ए मोबाइल सपबाट बोल्नुभएको ए मलाई मोबाइल चाहिएको थियो एउटा हजुर बजेट मेरो तिस हजार जतिको छ भाइ हजुर अँ हजुर हजुर मलाई अलिकति भनिदिनु नि ल कस्तो के छ हजुर मलाई ब्याट्री पनि हो ब्याकअप राम्रो दिने अरू राम्रो क्वालिटीको होस् त्यस्तो चाहिएको हो हजुर हजुर हजुर हजुर हजुर हजुर फोर जी कि फाइभ जी हो ओ ठिकै छ अहिले त फाइभ जीको छ नि हजुर अँ हजुर हजुर हजुर हजुर अँ हजुर अँ हजुर हजुर हजुर अँ भनिदिनु न मलाई त्यही त अहिले चाहिँ स्यामसङको पुरा मन परिरहेको छ हो त्यसको चाहिँ बारेमा मलाई भनिदिनु होस् न हजुर हजुर अँ अँ हजुर हजुर हजुर केही डिस्काउन्टहरू केही चलेको छैन अहिले हजुर हजुर हजुर हजुर अँ हुन्छ नि म हुन्छ नि मलाई मनपरेको चाहिँ अहिले स्यामसङको छ हो अनि लिउँ भनेर सोच्दैछु दुई तिन दिनमा म फोन गर्छु नि हजुर म यता देवीडाँगाबाट हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हवस् त